हेलो नमस्कार हजुर हजुर हाम्रो एनजिओको नाम चाहिँ सेभ अब् आवर लाइफ हो हामी सेल्फ फन्डेड एनजिओ हो र कसैले पनि आएर मेम्बरसिप लिन सक्नु हुन्छ हाम्रो एनजिओले चाहिँ वृक्ष रोपण साफ सफाइ ए खानाहरू वितरण लुगा फाटा वितरणहरू जस्तो कामहरू गर्छ जहाँ जरुरत परेमा म्युनिसिपालिटीहरूसँग मिलेर प्रोजेक्टहरू कतिवटा प्रोजेक्टहरू पनि गर्नु हुन्छ ज्यादा बेसी जस्तो चाहिँ वा पर्यावरण विषय लिएर नै काम गर्छौँ हामी हजुर साफ सफाइ पर्यावरण विषय हजुर हजुर हजुर हजुर हजुर हामीले दार्जिलिङको टाइगर हिल साफ सफाइ हिमालयन के भन्ने एकजना एनजिओसँग एउटा एनजिओसँग मिलेर अनि गिडबलिङको धेरै स्कुलहरूलाई लिएर चाहिँ हामीले टाइगर हिल साफ सफाइ गर्ने एउटा अभियान चलाएको थियौँ त्यो एकदम सफल भएको थियो हजुर हजुर हजुर अवश्य हजुरको परिचय चाहिँ हजुर हजुर हजुर हजुर हाम्रो बयानब्बे भन्दा ज्यादा मेम्बर्सहरू छ अहिले एकदम एक्टिभ रूपले चाहिँ खटिरहेको मेम्बरहरू चाहिँ तिसजना जस्तो छ जुन चाहिँ कुनै पनि यस्तो पर्यावरण विषय यो साफ सफाइ विषयमा कुनै पनि प्रोगामहरू हामीले गर्यौँ भने चाहिँ जुन चाहिँ अहिले हामीसँग आइपुगेर हामीसँग काम गर्नु सक्छ उहाँहरू चाहिँ तिसजना भन्दा ज्यादा हुनु हुन्छ हजुर हजुर हुन्छ हुन्छ हजुर हजुर हुन्छ अवश्य हुन्छ हुन्छ धन्यवाद हुन्छ